मैले चाहिँ अनलाइन खाना अर्डर गरेको थिएँ पिइ पिज्जा बर्गर र मोमो होइन अन्त चाउमिन अन्त प्याजहरू यताउति मैले अर्डर गरेको थिएँ तर अर्डर एकदम ढिलो भएको कारणले गर्दाखेरि चाहिँ म यो यसलाई चाहिँ म रद्द गर्न चाहन्छु किनभने मैले हिजो नै मगाएको अहिलेसम्म आइपुगेको छैन त्यही भएर चाहिँ म यो यो खानालाई चाहिँ म एकदम क्यान्सल गर्छु हो अन्त कृपया गरेर यदि तपाईँहरू अनलाइन व्यवसायहरू गर्नुहुन्छ भने तपाईँहरूले टाइमको चाहिँ एकदम टा टाइम चाहिँ एकदम मेन्टेन गरिदिने भनेर म अनुरोध पनि गर्छु है हजुर